यसै भन्नु पर्दा त ऋण लिनु एउटा सामान्य कुरा त होइन है तर परिस्थितिले गर्दा कहिले काहीँ मानिसहरूले ऋण लिनु बाध्य नै हुन्छ र मेरो वरिपरि मेरो छिमेकमा पनि कतिजनाले यस्तै प्रकारले ऋण लिएर आफ्नो जरुरत पुरा गरेका छन् है अब ऋण लिनुको लागि चाहिँ उनीहरूले कसलाई सम्पर्क गर्छ भन्दाखेरि चाहिँ आजकल गाउँ गाउँमा चाहिँ सेल्फ हेल्प ग्रुपहरू है तयार गरेको छ बनाएर चाहिँ जहाँ आफैहरूले पैसा कलेक्सन गरेर त्यसबाट एकजनालाई ऋण दिएर दुई प्रतिशत ब्याजमा ऋण उनीहरूले लान्छन् बिस हजार तिस हजार गरेर र उनीहरूले आफ्नो सानोतिनो कार्यहरू टार्छन् है तर पछि गएर फेरि त्यही ब्याजको पैसा सबै ग्रुपको मेम्बरहरूको बिचमा बाँडिन्छ पनि यो चाहिँ मलाई साह्रै राम्रो लागेको कुरो हो र मेरो कतिपय साथीहरूले गाउँ छिमेकले ऋण लिएको छ अब ऋण लिँदा अब प्रतिकुल असर चै के देखेँ भन्दाखेरि चाहिँ कोही कोही समय उनीहरूलाई कुनै पनि सानो तिनो व्यवसाय सानो तिनो दोकानहरूको सुरु गर्दाखेरि चाहिँ मोठ रकम चाहिन्छ त्समा चाहिँ उनीहरूले बिस हजार तिस हजार गरेर त्यो ऋण लिँदाखेरि त्यही रकमले उनीहरूले व्यवसाय थालेर ऋण पनि चुक्ता गरेर आफूलाई पनि केही मात्रामा नाफा राखेको चाहिँ मैले देखेको छु उनीहरूको स्तर केही राम्रो भएको देखेको छु साथ साथै कोहीबेला नानीहरूलाई पढाउनका लागि पनि खर्च अलिक बेसी लाग्छ त्यो समय पनि त्यही ग्रुपहरूबाट ऋण लिएर उनीहरूले आफ्नो खर्च टार्ने पनि गरेको मैले देखेको छु